अहिलेको मान्छेहरू चाहिँ बेकारी भएको कारण चाहिँ काम गर्दैनन् कसैले भनेको टेर्दैनन् अब त्यस्तै के के खानेकुरा पनि खान्छन् नखाने कुरा पनि खान्छन् त्यस्तै खाएर हिँड्छन् कामको लाइनमा छैनन् स्कुलहरू जाँदैनन् पढ्दैनन् जति नै कराए पनि जे गरे पनि केही नै चाहिँ गर्दैनन् अनि बेकारी भयो बस्यो यताउति गऱ्यो हिँड्यो डुल्यो त्यति नै हो के गरेर चाहिँ खान्छन् पछि गएर भन्छौँ हामी कराउँछौँ तर उनीहरूले टेर्दैटेर्दैन नटेरेपछि चाहिँ के चाहिँ गर्ने बेकारी भयो बस्यो कता गयो कता के गऱ्यो न गाईवस्तु पाल्नु छ न कुखरापरेवा पाल्नु छ न केही गर्नु छ यतिकै बेकारी नै भएर बसेकोबस्यै गर्छन् अनि करायोओऱ्यो भने ल गर्छौँ त भन्छन् तर गर्दैगर्दैनन् कहाँ चाहिँ जाने र कहाँ कमाउने कमाउने बाटो पनि हुनुपऱ्यो भनेर भन्छन् अब कमाउने बाटो त कता खोज्ने र आफैले पो खोज्नुपर्छ त पढ्नुपऱ्यो लेख्नुपऱ्यो हिँड्नुपऱ्यो लाइन राम्रो लाइनमा जानुपऱ्यो राम्रो बाटो हेर्नुपऱ्यो अनि पो पाइन्छ त कमाएर खाने जग्गा त राम्रो बाटो नै नहेरेपछि त कहाँबाट खोजेर खाने र कमाएर एउटा कुनै त लाइन त हेर्नुपऱ्यो नि त्यस्तो लाइनमा हेरेर पनि त गर्नुपऱ्यो गरेपछि त अनि पो आफ्नो आफ्नो एउटा लाइन आउँछ कमाएर खाने कुनै पनि हस्पिटलहरू बनियो भने त्यता पनि यसो कहीँ त कहीँ यसो गरिखाने हुन्छ बाटो देखिन्छ कता पो काम पाइन्छ कि भन्दै खोज्दै हिँड्नुपऱ्यो त्यसरी नै गर्दै गर्दै गर्दै गर्दै आफ्नो लाइनमा आउनुपऱ्यो नि त पढ्नुपऱ्यो कतिले कतिले छोरानातीहरू पढ्नुपऱ्यो नानीहरू नातानातिनीहरू सबै पढ्नुपऱ्यो राम्रो राम्रो लच्छिनमा जानुपऱ्यो राम्रो लाइनमा हिँड्नुपऱ्यो त्यस्तै हो नानीहरू चाहिँ भएर छोराछोरी भएपछि चाहिँ गरी खानुपऱ्यो राम्रो लाइनमा जानुपऱ्यो राम्रो बाटो खोज्नुपऱ्यो

अब कताबाट कता जाने के गर्ने त्यस्तै नानीहरूले चाहिँ अब खोज्नुपऱ्यो नि त बाटो चाहिँ राम्ररी छोराछोरी भए छोराछोरी भएपछि त राम्ररी अब आमाबाउले भनेको कुरोहरू सुन्नुपऱ्यो सुन्दाखेरि बुझ्नु पनि पऱ्यो ज्ञानी पनि हुनुपऱ्यो सबैकुरो बुझेर ज्ञान दि ज्ञानी भएर गर्नु पनि पऱ्यो यस्तै काम गरेर खानुपर्छ केही सरम पनि त हुँदैन लुटेर खानु चोरेर खानु चाहिँ सरम हुन्छ